बागवानीलाई मैले हबीको रूपमा अपनाए किनकि मलाई साह्रै मनपर्छ फुलहरू रोप्नु त्यहाँबाट फुलहरू लगाउनु फुलहरू रोप्यो भने घर पनि उज्यालो देख्ने त्यहाँबाट पूजा पर्वहरूमा फुलहरू पनि अब चाहिने फुलले अब घर सजाउनु राम सजाउँदा राम्रो देख्छ उज्यालो देख्छ त्यहाँबाट बिहान पूजाहरू गर्दा पनि फुल नै प्रयोग हुन्छ पूजाहरूको लागि पनि बिहान पनि त्यहाँबाट अन्त मैले चाहिँ अब मङमायामा चारैपट्टि सबैको घरमा चाहिँ अब किसिम किसिमको फुलहरू देखेर मलाई पनि साह्रै अब रहर लाग्यो फुल रोप्नु प पर्ने रहेछ घरमा फुलको चाहिँ प्र फुललाई चाहिँ अब घरमा सजाउनेको रूपमा भए पनि पूजा पर्वमा चाहिने नै कुरो रहेछ भनेर चाहिँ मैले त्यो फुललाई चाहिँ हबीको रूपमा लिएँ र मैले पनि घरमा फुलहरू रोपेको छु र म त्यो फुलहरूलाई स्याहार्छु राम्रोसँग देखरेख गर्छु र मलाई साह्रै यो फुलको बागवानीलाई चाहिँ मलाई साह्रै मनपर्छ